ए हजुर नमस्ते हजुर म चाहिँ यहाँ खरसाङबाट बोलेको कि तपाईँहरू यो दार्जिलिङ एनजिओ पऱ्यो है ए हजुर उयो हामी दार्जिलिङमा एउटा तपाईँको अलिकति हेल्प चाहिएको थियो कि हामी यहाँ खरसाङमा चाहिँ एउटा क्या यो पल्युसनलाई लिएर एउटा अवेरनेस् प्रोग्राम जस्तो गरौँ भनेको थिएँ कि अन्त तपाईँ एनजिओले पनि त्यही काम गर्छ भनेर सुनेको थिएँ राम्रो काम गर्दैछ भनेर अन्त तपाईँहरूले आएर यसो मान्छेहरू हामी त मान्छेहरू त उयो गरिहाल्छौँ होइन ल्याइहाल्छौँ तपाईँहरूले यसो अवेरनेस प्रोग्राम गरिदिनु होस् न किनभने यो खरसाङमा पनि पुरा टुरिस्टहरूले गर्दामा यहाँ यहाँकै लोकलहरूले पनि अब होइन यो गर्दामा पुरा पोल्युसन हुँदैछ कि अहिले घरि अनि गाउँघरमा पनि त्यसलाई लिएर नि हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ र त होइन नि मेरो हजुर प्लास्टिकहरू जताततै फ्याँकिरहेको हो नालाहरू त्यो पानी पऱ्यो अलिकति पानी पऱ्यो भने झन् नालाहरूमा आमाम् त्यही प्लास्टिकै पोलिथिनै मात्रै हुन्छ होइन त्यो त अब मान्छेहरूले पनि बुझ्नुपऱ्यो टुरिस्टहरू बाहिरबाट आउनेहरूले पनि बुझ्नुपऱ्यो तर खै यहाँको मान्छेहरूले अब बुझिदिँदैन टुरिस्ट बाहिरबाट आउनेहरूले पनि बुझिदिँदैन अन्त यसो अवेरनेस प्रोग्राम गऱ्यो भने कतै मान्छेहरूले बुझिदिन्थ्यो कि भनेर नि अब हामीले भन्यो भने त सुन्दैन होइन हामीले अब हामीले त कसरी पनि अब यत्रोजनालाई भनेर भएन यसरी प्रोग्रामै राख्यो भने चाहिँ थुप्रै मान्छेहरूले सुन्छ अनि सुनेपछि त उनीहरूले अलिकति एप्पलाई पनि गर्छ नि है हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ एकपल्ट तपाईँले कहिले फ्री हुनुहुन्छ एकपल्ट कल गरिदिनु होस् न ल हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ थ्याङ्क्यु